भारत राज्यमा जानु पर्ने छ थुप्रै ठाउँहरू हो जस्तै कि भयो ताजमहल अनि लाल किल्ला हो अनि भिक्टोरिया मेमोरियल अनि हाम्रो भारतमा छ लोटस टेम्पल हो अगर कुनै दिन त्यहाँ पुग्यो भने चाहिँ त्यहाँनेरि घुम्नु पर्छ जानु पर्छ किनभने त्यहाँनेरि चाहिँ एउटा हो जस्तो कि ताजमहल ताजमहल चाहिँ हो एउटा हिस्टोरिकल प्लेस होइन हिस्टोरीको जगा हो त्यो चाहिँ हो त्यहाँ चाहिँ अनि त्यो ताजमहल चाहिँ कसले बनाएको किन बनाएको हो त्यसको बायोडाटाहरू जान्नुको लागि चाहिँ हामी त्यहाँ जानु पर्ने जानु पर्छ किनभने त्यो होइन हाम्रो लागि कामको जिनिसहरू हो कुनै हामीले इक्जाममा पनि आउँछ हाम्रो त्यस्तो कोइसनहरू हो होइन अनि हामीले कुनै दिन पनि हामी देल्लीतिर देल्ली गयो भने चाहिँ हामी ताजमहल आग्रा गएर हामी ताजमहल देल्लीमा न्यु देल्लीतिर हामी गयो भने इन्डिया गेट रेड फोर्ट हो त्यतातिर जानु जानु पर्छ होइन हामी घुम्नु पर्छ अनि हामी मुम्बईतिर गयो भने हामी भिक्टोरिया मेमोरीहरू हेर्नु पाउँछु होइन त्यहाँनेरि गएर हामी त्यसको बारेमा जान्नु जान जान्नु पाउँछ हामीले हो यस कारणले चाहिँ हामीलाई भारतमा होइन छ थुप्रै ठाउँहरू जस्तो कि होइन मैले भने दे देल्ली भयो सरी ताजमहल रेड फोर्ट होइन भिक्टोरिया मेमोरियल होइन अनि अझ छ लोटस टेम्पल अनि यता भयो सुन्दरवन पार्क होइन त्यहाँ त्यहाँ त्यता गयो भने चाहिँ त्यहाँनेरि चाहिँ थुप्रै राम्रो राम्रो हामीले नयाँ नयाँ कुरोहरू हामीले सिक्नु पाउँछ होइन नयाँ नयाँ कुरोहरू हामीले जान्नु पाउँछ हामीले त्यहाँ त्यहाँनेरि चाहिँ होइन धेरै मान्छेहरू चाहिँ होइन सालभरि त्यहाँनेरि मान्छेहरू घुम्नु पनि आइरहेको हुन्छ हो र म चाहिँ अनि हाम्रो अझ यता छ के हरे हाम्रो यता भयो फेरि दार्जिलिङ होइन दार्जिलिङिमा पनि छ थुप्रै ठाउँहरू छ त्यहाँ पनि होइन त्याँ गयो भने चाहिँ त्यहाँनेरि पाउँछ चाय बगानहरू होइन चाय बगानहरू पाउँछ त्यहाँनेरि मान्छेहरूले टिप्दै गरेको हुन्छ होइन त्यस्तोहरू भयो अनि यहाँ चाहिँ छ हाम्रो होइन तिनीहरू भयो होइन अनि दार्जिलिङमा त्यो मान्छेहरू होइन